पेम्बा दाजु अघि तपाईँले मलाई सोसियल वर्क गर्नु एकदमै मन पर्छ टाइम पायो भने मो सोसियल वर्क गर्छु भनेर भन्नुहुँदै थियो अनि गाउँ घरमा पर्दा ओर्दा तपाईँले चाहिँ कसरी सघाउनु हुन्छ भनिदिनुहोस् न सोसियल वर्क चाहिँ म प्रायः सबै ठाउँमा आफ्नो गाउँमा मात्र होइन बाहिर आफ्नो युनियन पनि छ त्यहाँ पनि म सोसियल वर्क गर्दै आइरहेको सोसियल वर्क भनेको चाहिँ यस्तो चिज हो मलाई चाहिँ त्यो एकदम गर्नु आफै भित्रैबाटै आइहाल्छ म कसैलाई पनि त्यो सोसियल वर्क गर्दा पर्खिँदिनँ आफै गरेर गर्ने गर्छु सोसियल गर्नु चाहिँ मलाई खुबै मन पर्छ जस्तै गाउँ घरमा पूजा आजा मराउसराउ पर्दाखेरि म जाने गर्छु त्यसमा सोसियल वर्कमा धेरैवटा काम हुन्छ मैले गर्नु पर्ने जानेको त धेरैवटा हुन्छ र प्रायः म सबै नै गरिदिन्छु बत्ती बनाउनुदेखि लिएर पाल टाँग्नुदेखि लिएर डेकोरेसन जस्ता यस्ता बिहेहरू आउँदा डेकोरेसनहरू गर्नु पर्छ त्यसमा पनि म डेकोरेसन गर्नु लागि परिरहेको हुन्छु बत्तीको काम पनि यसरी नै गरिरहेको हुन्छु म घरमा मिलेर सबै जानासँग फेरि एउटादेखि अर्को छोडेर फेरि बाँस लाउनु पर्ने काम हुन्छ बाँस पाल टाँग्नु टेन्ट लाउनु त्यो सबै गरेको हुन्छु राति कोही दुख बीमार पर्दाखेरि पनि म अब त्यहाँनिर कोही छैन भने म उठेर कसैसँग कन्ट्याक्ट गरेर बिमारीलाई लाने बन्दोबस्त हामीले गाडीहरू एउटा मिलाउने र कसैको गाडी छैन भने पनि अब बिमारी छ भने त्यो गाडी पनि आफै कुदाएर पुर्याउने पनि मो यस्ता यस्ता कामहरू पनि गरिरहेको छु